बागवानी तथा अर्ग्यानिक खेतीपाती गरे फुलहरू खेतीपाती गरे रुखहरू रोपे भनेदेखि सानो सुखी परिवारलाई आय ठिक आय आर्जनको सानो बाटो एउटा राम्रो हुनेगर्छ अथवा गाईवस्तुको गोबरबाट खेतीपाती गर्यो भने अर्ग्यानिक सागसब्जी खाएर पनि हामी स्वस्थ हुने गर्छौँ जस्तै अर्ग्यानिक सागसब्जी बेचेर पनि सानो परिवार धान्न सकिन्छ भन्ने हामीलाई लागेको छ यसेरी नै हामी बागवानी सुरु गर्यौँ गर्ने उत्प्रेरित बनेका छौँ